म बसेको क्षेत्रमा हरेक वर्ष पन्ध्र अगस्तका दिन सबै गाउँका जति पनि इच्छुक मानिसहरू छन् उनीहरूलाई चित्रकलामा भाग लिन लगाइन्छ र मैले पनि भाग लिएकी थिएँ त्यस चित्रकला प्रतियोगितामा र यस चित्रकला प्रतियोगितामा मैले चित्र बनाएकी थिएँ र त्यसमा मैले पुरस्कार पनि जित्ने मौका पाएकी थिएँ पहिलो पुरस्कार जितेकी थिएँ र यो अनुभव मेरो निम्ति अति नै गर्वको अनुभव रहेको थियो